हेलो यो आशा रेस्टुरेन्ट हो मैले अस्ति खाना यहाँबाट अर्डर गरेको थिएँ है धेरै धेरै राम्रो लाग्यो तपाईँको खानामा मैले केक अन्त मोमो भात पनिरको सब्जी इ़डलीहरू धेरै अर्डर गरेको थिएँ है साह्रै मिठो रहेछ खानाहरू पनि राम्रो थियो अन्त मेरो नानीको बर्थडेमा केकको अर्डर गर्दाखेरि राम्रो रहेछ है त्यो खाना खाए सबैले मनपरायो डिजाइनहरू पनि राम्रो थियो मोमो पनि राम्रै रहेछ है खाँदाखेरि मिठो थियो फ्रेस थियो अन्त म अब फेरि मेरो घरमा कतिवटा प्रोग्रामहरू हुँदाखेरि म यही आशा होटलबाट नै अर्डर गरेर है लिन चाहन्छु खानाहरू अन्त फ्रेस है राम्रो हुन्छ अन्त सब्जीहरू पनि राम्रो थियो धेरै राम्रो टेस्ट थियो है